मेरो मनपर्ने माछाहरू चाहिँ रोहु कत्ला मागुर अन्त असलाहरू हुन् अन्त मान्छे मानिसहरूलाई सामान्य त्यो खान रुचाउने माछा चाहिँ मागुर नै हुन्